हेलो भाइ म के अरे म दुर्गा दिदी बोलेको अघि मैले तपाईँको रेस्टुरेन्टमा खाना अर्डर गरेको थिएँ कि त्यो खानामा चाहिँ मलाई अब अलिकति बेसी मगाउन पर्यो मैले चिकन चिल्ली भनेको थिएँ दुई प्लेट अब तिन प्लेट दिनुहोस् अनि खानामा राइस पनि अलिकति बढाएर दिनुहोस् दुई प्लेट जस्तो बेसी दिनुहोस् त्यस्तै हिसाबले सुप पनि बढाएर दिनुहोस् त चार चार उयो प्लेट भनेको थिएँ सुप छवटा गरिदिनुहोस् अनि सब्जीमा पनि चिकन चिकनको चिकन करी मैले चार प्लेट गरेको थिएँ त्यो छ प्लेट गरिदिनुहोस् त्यसै पाराले चाउमिन भनेको थिएँ मैले भाइ दुई प्लेट भनेको थिएँ एक प्लेट गरिदिनुहोस् न